होइन भनन साथी एकदम नि हो हाँ ठिकठाक चल्दैछ पढाइ त अब नानीहरूको के भन्नु अब त्यस्तै छ फिलहाल त पढाएको केही त बुझ्दैन नानीहरूले यो पढाउनु पनि के साह्रो साह्रो काम हो यार छ्या जे पढाउँदा पनि सर बुझिन खालि भन्छ के भन्नु अब यस्तो आम्माम टेस्टतिर हेर्छु त्यस्तै मार्क्स ल्याउँछ फेरि त्यत्रो राम्रो गराउँदाखेरि मेरो त शून्य ल्याएको छ नि सबैले यो यो मनोज भन्ने त झन् क्या खत्तम नानी क्या पढाउँदाखेरि बुझेँ चाहिँ भन्छ भन्छ फेरि एक्जाममा हुँदै हुँदैन मार्क्स चाहिँ फेरि एक्जाममा हेर लु कसरी छिराउनु यिनीहरूले क्लास कसरी चढाउनु भन त लु ब्रो नेपालीमा चाहिँ कति आएको छ हौ दस अन्त

दस खालि हेलो नेपालीमा दस र जिरो ल्याएर के गर्नु अरे अर्को पाली माध्यमिक चाहिँ कसरी गर्छ यिनीहरूले अब यिनीहरूले चाहिँ विन्टारमा टिउसन हामी लिन पर्छ होला हौ यो त साह्रै दिल्लगी गर्दैछ यिनीहरूले पढ्नुमा पनि दिल्लगी गर्छ एक्जाम म त त्यही भन्दैछु हामीले प्र प्रि विन्टार लिन्छ त्यसमा चाहिँ यिनीहरूले कसरी छिर्छ कसरी हुन्छ यस्तो पाराले म्याथमा शून्य शून्य ल्याएर चाहिँ कसरी हुन्छ हैट यस्तो पाराले त कसरी गर्नु र आम्मामामाम शून्य ल्याउँछ मेरो सब्जेक्ट नेपालीमा दस ल्याउँछ इङ्ग्लिसमा हिजो भर्खर सुनेको अर्को सरबाट नौ खालि आएको छ अरे इङ्ग्लिसमा हैट यस्तो पाराले त हुँदैन है ल साथी अब के गर्नु पढाउनै पर्यो टिचार भयो ल साथी